हेलो ए हजुर ए हजुर अहिले हाम्रो त्यही त यो यो चाडबाडले गर्दाखेरि एकदम पुरै सिलाइ चाहिँ अब फुल सुइङमै हुँदैछ तपाईँको हजुर हजुर त्यही त सबै मान्छेहरूले त्यो टेलर कम्ती भएको हुनाले नि सबैले यहीँ ल्याउँछ हजुर तपाईँ एकपल्ट हाम्रो दोकानमा आउनुहोस् कि नयाँ ट्रेन्डको लुगाहरू त धेरै नै आएको छ हिजो मात्रै हाम्रो यो भाइ उता तल सिलगढी मार्केटबाट धेरै राम्रो राम्रोहरू अहिलेको चल्ती चल्ती डिजाइनहरूको लुगाहरू ल्याएको छ त्यसलाई अब हजुर अहिले यो पिक्चर पिक्चरहरूतिर देखाउने खाल्के लुगाहरू पनि उसले लिएर आएको छ ए हजुर हजुर ए तपाईँले कस्तो फि फिटिङमा सिलाउनु हुन्छ कि तपाईँले अलिक ठुलै सिलाउनु हुन्छ

ए ए हजुर हजुर फिटिङ फिटिङ सिलाउनु हुन्छ भने चाहिँ तपाईँ हाम्रोमा आउनुहोस् बेलुकाखेरि हो एक दुईजना कस्टमरले फिटिङ फिटिङ सिलाएर यहाँ हामीले रेडी गरेर राखिदिएको छौँ तपाईँले त्यो कस्टमरले सिलाएको डिजाइनहरू तपाईँ हेर्नुहोस् होइन एकदम त्यो ढाँडमा पनि भी भएको अनि त्यो मु मुनि पनि त्यो तपाईँको सिधा नभएर यस्तो कर्भि कर्भि टाइपको भएको त्यस्तो डिजाइनमा हामीले सिलाइदिएका छौँ त्यस्तो अब तपाईँलाई त्यो मनपर्छ भनेदेखि तपाईँलाई पनि त्यस्तै डिजाइनमा सिलाइदिन्छौँ नि तपाईँको यो एउटा छ तपाईँको चार सौ रुपियाँ मिटर छ अनि एउटा छ तपाईँको अलिक लोएस्ट राम्रै क्वालिटी ठिकै क्वालिटीको त्यो चार सौको चाहिँ तपाईँको राम्रै क्वालिटी हो अन्त तपाईँको टू फिफ्टीको चाहिँ अलिकति त्यो भन्दा अलिकति तलको क्वालिटीको छ दुई क्वालिटीको लुगा छ हाम्रोमा

तपाईँलाई अब तपाईँ अलिक लुते लुते हुनुहुन्छ भन्नुभयो तपाईँलाई सिलाउँदाखेरि डेढ मिटर जस्तो लाग्छ तपाईँलाई हजुर तपाईँले अब चार सौको चार सौ मिटर लिनुभयो भने तपाईँलाई छ सौ रुपियाँको चैचाहिँ लुगा लाग्छ अनि सिलाइको हाम्रो जेला तिन सौ रुपियाँ छ तपाईँको टोटल गरेर नौ सौ रुपियाँ लाग्छ तपाईँलाई ए हजुर हाम्रो प्यान्टको चाहिँ तपाईँको हाम्रो सत्कार भन्ने कम्पनीको क्वाले ऊ यसको छ प्यान्ट चैचाहिँ पिस चाहिँ हो अन्त तपाईँले त्यो चाहिँ तपाईँको साढे चार सौ रुपियाँ मिटर छ तपाईँको हजुर यो हजुर म पनि सिलाउछु सिलाउनु त कि तर अहिले चाहिँ अलिकति बिजी हुँदाखेरि मात्रै सिलाइरहेको छु अहिले चाहिँ अब यही हो अर्डर लियो बस्यो यता उता कपडा ल्याउनु जानु ओर्नु गर्दा नै ठिकै हु्न्छ तपाईँले भन्नुभयो भने म सिलाउँछु नि तपाईँलाई पनि मेरै हातबाट हजुर हजुर हजुर ए हुन्छ आउनुहोस् न तपाईँ बेलुका म तपाईँकै हात ए मेरै हातबडाट म तपाईँलाई सिलाइदिन्छु नि

हुन्छ पैसा त तपाईँले लिएरै आउनु पर्छ भन्ने पनि छैन नि भोलि पर्सितिर आउँदा कपडा सिल्लिसकेर ल्याउनु आउँदा पनि तपाईँले दिनुसक्नु हुन्छ नि आउनुहोस् न तपाईँ हिसाब गरौँ बेलुका है हजुर हजुर हजुर हजुर हजुर हुन्छ हजुर हजुर हजुर ए हजुर हुन्छ हुन्छ आउनुहोस् न म तपाईँलाई अलिकति डिस्कउन्ट पनि गरिदिन्छु नि विशेष तपाईँको लागि

हजुर हजुर हजुर हजुर तपाईँलाई म दिन्छु नि राम्ररी नै डिस्कउन्ट दिन्छु नि तपाईँ भरेतिर आउनुहोस् न भरे भोलि कहिले आउनुहुन्छ आउनुहोस् न ल हुन्छ